हजुर हजुर

ए हजुर हजुर भन्नुहोस् न कति चाहिएको थियो होला है

हजुर ए हजुर बनाएको चाहियो कि तपाईँलाई त्यसै जिउँदै नै पठाइदिँदा पनि हुन्छ हजुर हजुर ए हजुर ए जिउँदो चाहिँ अब हामी बनाएको चाहिँ हामी दुई सय साठी बेच्छौँ अब तपाईँको जिउँदो चाहिँ त्यसै दुई सय चालिसहरू गरेर चाहिँ पाउनु सक्छ होइन दस पन्ध्र किलो हो भने चाहिँ अब दुई सय तिसहरूसम्म चाहिँ गरिदिनु सक्छु यदि तपाईँ मान्नुहुन्छ भने है हजुर हजुर हजुर हो नि हो नि सुन्नु न तपाईँलाई चाहिनु चाहिँ कहिलेसम्म ल्याइ पुऱ्याइदिनु पर्ने हो ए हजुर हजुर हुन्छ हुन्छ भनेपछि तपाईँलाई म त्यो यसमा क्यारेटमा हालेर नि सिधै पठाइदिन्छु है हजुर हुन्छ हुन्छ मान्छे पठाउनुहोस् है हुन्छ हुन्छ हुन्छ हुन्छ